हलो मिस गुड मर्निङ मिस म नमनको बाबा बोल्दैथिएँ कि मिस नमन आज स्कुल आउनु सकेन कि अनि त तपाईँलाई म छुट्टी मागौँ भनेर नि मिस हेर्नुहोस् न त्यसलाई त त्यो पुरा ज्वरो आयो हेर्नुहोस् कि अनि त केही बिहानदेखिन् तात्तिएको तात्तिएकै हो दबाई खुवाउँदा पनि ठिकै भएन अनि त त्यो चाहिँ पुरा डराइराखेको छ फेरि म स्कुल गएन भने मिसले मार्छ भनेर कि हिजो त्यो स्कुलबाट आउँदाखेरि पानीमा भिजेछ मिस कि अनि त पानीमा भिजेको कारणले गर्दाखेरि ज्वरो रातभरि पनि ज्वरो आयो बेलुका पनि दबाई खुवाएर सुताएँ ठिक भएन

ए हुन्छ अहिले हेल् हेल् माथि हेल्थसेन्टर लैजाऊँ भनेको मिस अनि त मिस आज आउनु सकेन भोलि पनि के कस्तो हुन्छ त्यहाँबाट म तपाईँलाई खबर गर्छु नि है ए हेर्नुहोस् न एकदिन इस्कु हजुर स्कुल जानु पाएन भने पुरा डराउँछ ला मिसले मार्छ भनेर भन्छ कि ए हुन्छ मिस हुन्छ त्यसको साथी छ नि यहीँ तल हो कि त्यो अ अभय हो कि हजुर ए हुन्छ मिस हुन्छ म त्यो बेलुका के गराउँछ त्यो म चाहिँ त्यो तल अभयकोबाट लिन्छु नि हुन्छ मिस तपाईँलाई धन्यवादै धेरै धेरै हुन्छ मिस राखेँ हुन्छ